चुला र ग्यासमा है फरक चाहिँ अब चुलामा पहिला हामीले खाना भोजनहरू पकाउँदा है अब धेरै ढिलो हुन्थ्यो हामीलाई धेरै अब कष्ट हुन्थ्यो तर अब चुलामा पकाएको हाम्रो भोजनहरू राम्रो अब राम्रो एकदमै अब हो भनेर भन्छ तर अब पकाउने घरको आमाहरूलाई है एकदमै दुख हुन्थ्यो धुवामा कोही बेला अब दाउरा बल्थेन दाउरा चिसो काँचो हुन्थ्यो अनि अब अहिले ग्यासमा चाहिँ अब धेरै सजिलो पाहुना आउँदा पनि छिट्टो धुवा आउँदैन सफा हुन्छ चुलामा चाहिँ अब घर धुवाले घर कालो हुने एक त अब धुवाले मुखले अब फुक्नुपर्ने त्यो धुवा अब नराम्रो धुवा भनेको त नराम्रै कुरा हो अब हाम्रो मुखमा पस्ने गर्छ अब अहिले ग्यास ठक्क अब लाइटरले बाल्यो है अनि खाना बनायो त्यस्तै भयो अब वाटर बोयलर हामीले चलाउँछौँ अब सधैँ पहिला अब हामीले पानी खरङरङ चुलामै उमाल्नुपर्ने भाँडा कालो हुन्छ मोल्नुपर्ने तर अब अहिले हामीले इलेक्ट्रिसिटी इलेक्ट्रीमै वाटर बोयलर चलाउँछौँ ख्वार्रै छिटो एकछिन खर्रर बसायो ठर्रै उयो हुने राइस कुकरमा खाना खर्रै बसाउँछौँ अब मिक्सीमा हामीले सिलौटो पहिले त सिलौटो लोहोरो सिलौटो भन्छ है त्यसमा हामीले मरमसाला पिस्नुलाई अब धेरै टाइम लाग्ने एकदमै मिहिनेत गर्नुपर्ने तर अब अहिले हामीले ग्राइन्डर मिक्सर ग्राइन्डरहरू इलेक्ट्रीमा चल जोड्यो है त्यस खर्ररै अब छिटो हुने अब पाहुनापात आउँदा चाहिँ अब धेरै हामीलाई सुविस्ता हुन्छ अहिलेको अब जस्तै ग्यास सिलिन्डर भयो है मिक्सर ग्राइन्डर भयो ओभनहरू भयो अनि अब वाटर बोयलरहरू भयो तीहरू चलाउँदा हामीलाई धेरै लाग्छ अब जस्तो नुहाउँदा हामीलाई गिजर तताएर हामीलाई सररै अब पहिला चुलामा पानी ततायो त्यहाँदेखि बाल्टीमा हाल्यो बोकेर बाथरुममा लानुपर्यो त्यो धेरै गा गाह्रो हुन्थ्यो तर अब अहिले सबै कुरा सुविस्ता अब त्यो नयाँ अब यो जस्तै ग्यास सिलिन्डर ग्राइन्डर ओभन गिजर मिक्सरहरू भयो अब चुला पहिला अब हेरी चाहिँ अब धेरै सुविस्ता अब पहिला त पानी तताउनु चुलामै अँ नुहाउनुको लागि खाना बनाउनु चुलामै अब अहिले ग्यास सिलिन्डर त्यस्तै अब गिजरहरू आएर हामीलाई धेरै सुविस्ता भएको छ